खाना बनाउनु धेरै प्रयोग हुन्छ सामानहरू जस्तै कराहीमा हामीले सब्जी बनाउँछौँ र कुकरमा हामीले दालहरू आलुहरू उसिन्छौँ र डेक्चीतिर हामीले भातहरू बनाउँछौँ यस्तै सब्जी बनाउने कराहीमा दुईवटा कान हुन्छ त्यस्तै हामीले त्यसमा माटो लगायौँ भने कालो हुँदैन र हामीले माटो नलगाई चुल्हामा लग्यौँ भने कालो हुन्छ र हामी कुकरमा कुकरमा बनाउँदा कुकरमा सिटी हुन्छ त्यो सिटी चाहिँ निस्किनसक्छ यस्तै हामी कुकरमा दालहरू बनाउँदाखेरि चाहिँ त्यसमा तेल हालेर अनि प्याज हालेर दाल हालेर पानी हालेर यस्तै चलाएर बन्द गर्छौँ है र एक दुई सिटीमा हामी पाक्यो भने निकालिदिन्छौँ र यस्तै सब्जीहरू बनाउँदा कराहीमा हामी पन्यूको युज गर्छौँ र यस्तै तेल हाल्यो पा पा प्याज हाल्यो र हामी सब्जीहरू हालेर चलाएर यसलाई पकाउँछौँ र यस्तै भातलाई पनि हामीले भातलाई पनि हामीले यस्तै चामलहरू धोएर मजाले धोएर तिन चारपल्ट अन्त हालेर पानी हालेर चलाएर चलाएर पकाउँछौँ यस्तै खानाहरू बनाउनु चाहिँ राम्रो लाग्छ र खानाहरू डेलिसियसहरू बनाउनुपर्छ यस्तै करेन्टमा पनि बनिन्छ खानाहरू यस्तै राइस कुकरमा भातहरू बनिन्छ यस्तै हामी ग्लासहरूतिर पानीहरू पिउँछौँ बटुकाहरूतिर सब्जी हालेर खान्छौँ र हामी इत्यादि धेरै कुराहरू छन् यस्तै हामी सब्जीहरू धेरै किसिमको बनाउँछौँ यस्तै लौका भिन्डी आलुको सब्जी अन्त करेला फर्सीहरू बनाउँछौँ र दालहरू हामी कालो दाल मुसुरी दालहरू धेरै दालहरू बनाउँछौँ यस्तै हामी भातमा पनि चामलहरू पनि धेरै किसिमको छ यस्तै अलुवा चामल बगडा चामल बासमती चामलहरू धेरै छन् यस्तै हामी किसिमको किसिमको सामानहरू खान्छौँ र मिठो हुन्छ यस्तै हामी सब्जी या पनि तेलहरू जे लगाउँछौँ त्यो पनि धेरै किसिमको हुन्छ यस्तै खान तेल रिफाइन तेल भयो यस्तै त्यहाँदेखि तेलहरू पनि हुन्छ र हामी अदुवा लहसुनहरूको पनि प्रयोग गर्छौँ यस्तै सब्जीहरूतिर दालहरूतिर प्रयोग गर्छौँ र हामीले चिकनहरू बनाउँदाखेरि भने धेरै मसलाहरू लगाउँछु यस्तै प्याज टमाटर अदुवा लहसुन हल्दी मसाला सौप अन्त बै बैगुन बनाउँदा पनि हामी राम्रो बनाउँछौँ र यस्तै सब्जीहरूमा पनि धेरै मसलाहरू हालेँ भने धेरै मिठो हुन्छ र हामी कराहीतिर सब्जीहरू बनाउँछौँ यस्तै कुकरतिर दालहरू आलुहरू उसिन्छौँ र दामी हुन्छ यस्तै अब हामीले भातहरू बनाउँदाखेरि डेक्चीमा बनाएँ भने ग्यासहरूतिर बनाउँदा कालो हुँदैन र चुल्हाहरूतिर बनाउँदा कालो हुन्छ र हामी माटो लगाएर बनायो भने चाहिँ कालो हुँदैन र यस्तै रमाइलो हुन्छ थ्याङ्क्यु